ए दिनेश त्यहाँ तिमीले अस्ति कालेम्पोङमा नयाँ होटल खोलेको छ भन्दैथियौ नि त्यहाँ होटलमा के के पाउँछ हौ अलिक राम्रो खानेकुरा म दुई दिन बस्नुको लागि त्यहाँ मेरो साथीहरूसँग आउँ भनेर सोचेको थिएँ हो त्यहाँनिर मलाई चाहिँ बिहान फाले यसो रोटी दिउँसो भात मासुहरू चाहिएको थियो त्यही भएर त्यो होटलमा कस्तो पाउँछ भनेर त्यहाँ तिम् तिम्रो छेउमै परेको कारणले गर्दा मलाई यसो नम्बर चाहिएको थियो नम्बर देउ न ल नरिसाइकन एकदम सफा राम्रो चाहिएको त्यही भएर मलाई त्यहाँनिर गएर नम्बर ठेगाना दिइराख न ल